हजुर नमस्कार तपाईँ ट्राभल एजेन्ट हुनुहुन्छ हजुर कालिम्पोङको ट्राभल एजेन्ट हुनुहुन्छ है म म अहिले फिलहाल चाहिँ दिल्लीमा छु कि अनि मेरो भ्याकेसन छ एबाउट अ विक कि म कालिम्पोङको एउटा राम्रो टुरिस्ट स्पटमा चाहिँ घुम्न आउँ भनेको अब त्यहाँको के कस्तो छ उयोहरू रेटहरू अनि कुन चाहिँ एकदमै ब्युटिफुल प्लेस चाहिँ कुन चाहिँ छ त्योबारे अलिकति जानकारी पाउँ न

हजुर त्यो होमस्टे चाहिँ कलिम्पोङ टाउनदेखि चाहिँ बस स्टपदेखि चाहिँ कतिको डिस्ट्यान्समा छ हजुर हजुर तपाईँले पिकअप गर्नुहुन्छ हजुर प्लेसेसहरू चाहिँ कहाँ कहाँ भन्नुभयो हजुर होइन त्यहाँ तपाईँको होमस्टेमा चाहिँ होल्ड गरेर चाहिँ त्यो स्पटहरू चाहिँ घुम्न सकिन्छ भनेपछि तपाईँकोमा हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर त्यो चाहिँ तपाईँको जुन चाहिँ ट्राभल एजेन्टको जुन चाहिँ होमस्टे भन्नुभयो त्यहाँदेखि चाहिँ कति कतिको डिस्टेन्सहरूमा पर्छ हजुर

हवस् हुन्छ म आएपछि तपाईँलाई कन्ट्याक्ट गर्छु नि ल हुन्छ हुन्छ हुन्छ हवस् हवस् थ्याङ्क यू